पन्ध्र अगस्त उनाइस सय सैँतालिस छब्बिस जनवरी उन्नाइस सय सन्ताउन्न पाँच जुन उन्नाइस सय छ्यासी एघार जुन दुई हजार बिस चौबि जनवरी दुई हजार तेइस